सरिता बैनी तपाईँकोमा मैले एउटा लेक्मीको क्रिम किनेको थिएँ त्यो क्रिम त एक्सपायर भएको दिनुभएको रहेछ त त्यो क्रिम लगाएर त मेरो स्किन त पुरै यो भयो नि कालो भयो त कस्तो एक्सपायर भएको क्रिमहरू बेच्नुभएको तपाईँले अब क्रिम भनेपछि त राम्रो पो बेच्नुपर्छ त राम्रो लागेन नि त्यसरी हुन्छ हाम्रो पनि त पैसा आउँछ तपाईँलाई जस तपाईँ जस्तै सम्झिनु पर्दैन हामीलाई त्यस्तो एक्सपायर भएको क्रिमहरू नबेच्नुहोस् अरूलाई चाहिँ नदिनुहोस् ल बैनी यसरी